हाम्रो क्षेत्रमा पारम्परिक खेलकुदमा पर्ने खेलहरूमध्ये एउटा लात्तेभकुन्डो फुटबल आइहाल्यो अनि हात्तेभकुन्डो भलिबल राके ब्याटडमिन्टन त्यसपश्चात क्रिकेट पनि खेल्ने गरिन्छ अनि विशेष गरी फुटबल भलिबल अनि ब्याटमिन्टनलाई ज्यादा प्राथमिकता दिइन्छ किनभने यसमा टिम वर्क भएको कारणले गर्दा एकै समयमा धेरैचोटिले राम्रो मौका पाउँछन् त्यही कारणले गर्दाखेरि यस फुटबल प्लस भलिबलमा ज्यादा प्राथमिकता दिइन्छ र यस प्राथमिकता दिइनुको कारण पनि एउटा मेजर फ्याक्टर हो फाइनेनसियल इस्यु आउँछ किनभने यो फुटबल अनि भलिबल खेल्नुमा त्यस्तो ज्यादा खर्च हुँदैन जति अरू खेलमा हुने गर्दछ र यही कारण पनि हाम्रो क्षेत्रमा फुटबल भलिबललाई ज्यादा प्राथमिकता दिने गरिन्छ